को बोल्नु भएको ए हजुर भन्नुहोस् न अहिले त यता टमाटर र सिमी छ कसरी चल्दैछ अहिले ए अन्त कम्ती भएन त्यति त बिस तिस रुपियाँ अब खास चाहिँ कति छ भन अब ल्याउनु आयो भने चाहिँ कति कसरी दिनुहुन्छ अँ अन्त सिमी चाहिँ कसरी राख्नु लानुहुँदैछ अन अहिले साग चाहिँ अलि ठुल्ठुलो खाल्के छ भने चाहिँ बिस रुपियाँ नै कि अलिक बेसी हुन्छ ए अन्त आ अहिले चाहिँ अरू सब्जीहरू चाहिँ के के चल्दैछ बजारमा अँ बोडीहरू चाहिँ कसरी राख्नुहुँदैछ ए अन्त भिन्डी चाहिँ कसरी केजी भिन्डीको त दाम छ भनेको सुनेको थिएँ ए तपाईँ आउनुहुने दिन मलाई कल गर्नुहोस् न के के टिप्नु म टिपिराखिदिन्छु अरू चाहिँ के के छ ए उयो बीँहरू कसरी राख्नुहुन्छ मेरोमा अलिअलि हुँदैछ नि त अब हामीलाई पनि अलिकति फाइदै हुने भन्नुपऱ्यो ए टमाटरको चाहिँ खास कति छ हौ हुन्छ आउनुहोस् न तपाईँ हुन्छ तपाईँ आउनुहोस् न